विशेष घरमा पकाउने एलपिजी सिलिन्डर प्रयोग गर्दा अप्नाउन पर्ने सुरक्षाबारे मैले यो जानकारी गराउन चहान्छु र विशेष हामीले घरमा जुन व्यवहार गरिराखेका छौँ घरेलु ग्यास यसको एउटा ठुलो उपलब्धि हामीमा त छँदै छ तर यसले खाना पकाउँदा गर्दै गर्दा कुनै किसिमको दुर्घटनाहरू हुन सक्छ र यसबट हामी सावधानी अप्नाउने कुराहरू हामीले स्थानीय प्रशासन स्थानीय एनजियोहरूबाट पनि हामीले तालिम प्राप्त गरिसकेका छौँ यो एउटा हामीले गाउँमा गाउँ बस्तीमा यसको एउटा तालिम अथवा अवेरनेस क्याम्पहरू गरेर योबाट सुरक्षा रहने र दुर्घटनाबाट बाँच्ने उपायहरू हामीले लिइसकेका छौँ त्यो के हो भनेदेखिलाई जब हामी खाना पकाउँदै गर्दै गर्दा गर्दै गर्दा कुनै किसिमको ग्यासहरू लिक् भए त्यहाँबाट कुनै किसिमको आगलागी हुन सक्छ र त्यो त्यसलाई पजिला नै हामीले त्यसलाई त्यसको रेगुलेटर अफ गर्न पर्ने कुराहरू सँग सँगै पाइपमा पाइप निकाल्नु पर्ने कुराहरू जस्ता कुराहरू सावधानी अप्नाउनु पर्ने कुराहरू त्यो चिजहरू छँदै छ र आगलागी भइहाल्यो भने पानीमा बोरा चोबेर छ्याप्पै ढाक्नु पर्ने कम्बल जस्ता चिसा कुराहरू अथवा पानीमा भिजाएर त्यसलाई छोपेर त्यसलाई आगो मार्ने कुराहरू हामीले तालिम प्राप्त गरेको छौँ भने कुनै किसिमको सानो प्लास्टिकको बकेटले ढ्याप्प छोपेर त्यो जल्दै गरेको सिलेन्डरलाई मार्ने कुराहरू र त्यसलाई त्यसको रेगुलेटरहरू अफ गरिदिने कुराहरू पनि हामीले त्यो कुराहरू जान्नमा जान्न सकेका छौँ भनेदेखिलाई कुनै किसिमको त्यो त्यस्को एउटा म्याचुर्ड टाइम अथवा त्यो एक्सपाएर भएको ग्यासहरूलाई कस्तो हुन्छ त्यसको उयोहरू नम्बरहरू जाँच गरेर त्यसको तौलहरू हामीले जाँचेर लिने गर्ने पनि हामीलाई त्यो तालिममा जानकारी गराइसक्नु भएको छ र वर्तमानमा जुन किसिमको ग्यास चुल्हाबाट हामी सावधानी अप्नाउने कुराहरू त्यो फायर हामीलाई मेसिनहरूद्वारा पनि त्यो चिजहरू हामीले त्यो ग्यासहरूलाई हामीले मार्न सक्छौँ अनि ग्यासको छेउमा कति कुराहरू अग्निजन्य वस्तुहरू जस्तै सलाईहरू लाइटरहरू जस्ता मट्टितेल जस्ता यो ती कुराहरूलाई हामीले त्यो ग्यासदेखि अलिकति टाढा राख्नुपर्ने र त्यसको छेउमा हामीले कुनै किसिमको चुल्हाहरू नजलाउनु पर्ने भन्ने कुराहरू पनि त्यो सावधान अप्नाउनु पर्ने तालिम हामीले लिइसकेका छौँ र प्रथम त घरेलु ग्यासमा धेरै किसिमको हाम्रो घरको श्रीमतीहरू आमा हाम्रो छोरी चेलीहरूलाई पनि त्यो पल्युसन् मुक्त भएको हामीले महसुस गरेका छौँ र सँगसँगै जति पनि यो पर्यावरणमा शुद्धताको पनि हामीले महसुस गरेका छौँ